नमस्ते दिदी हजुर भन्नुहोस् के कामले याद गर्नुभयो हजुर अर्ग्यानिक सब्जीहरू छ नि हजुर रायो साग छ हो अन्त बोडीहरू छ अनि भिन्डी पनि छ हजुर हजुर यो रायो साग त बिस रुपियाँ मुठा हो अन्त यो बोडीहरू चाहिँ चालिस रुपियाँ किलो हो बोडी अन्त भिन्डीको तिस रुपियाँ किलो हजुरलाई चाहिँ हजुरलाई चाहिँ के के चाहिन्छ हजुर हजुर हजुर हजुर अहिले सबै हुन्छ